अब नेपाली भाषा भन्दाखेरि चाहिँ नेपाली खुदै नेपाली भएको नाताले मेरो मातृभाषा नेपाली हो र नेपालीमा हामी स्कुल नेपाली पढेको हुँ नेपालीमा हामी बोल्छौं नेपालीमै हामी बातहरू गर्छौँ कुराकानी गर्छौँ नेपालीमै नेपालीको अनुभव धेरै राम्रो छ नेपालीमा हामी इस् नेपाली स्कुल पढेको हामीले नेपाली स्कुलमै हामी पढेको नेपाली हामी भाषा नै हाम्रो नेपाली हो स्कुल पनि नेपाली हाई स्कुल हो केई कास यस्तै कारणले गर्दा हामी नेपालीलाई हामी एकदम नेपाली हाम्रो एकदम एकदम मातृभाषा हो नेपाली हाम्रो एकदमै मातृभाषा हो एकदम नेपाली बोल्नुमा हामीलाई कुनै असुविधा हुँदैन यो सन्दर्भमा एकदमै हामी नेपाली हुनुको लागि हामी खुसी लाग्छौँ हाम्रो सब्जेक्ट नै सबै नेपाली नै छ बस त्यति नै हो